तपाईँलाई स्वागत छ है तपाईँले आफ्नो परिचय साथसाथै आफ्नो परिवारको बारेमा र तपाईँ बगानबाट हुनुहुँदो रहेछ होइन यहाँको जलपाइगुडी जिल्लाको बगानको स्थितिबारे हामीसँग साझा गरिदिनु होस् न

टी गार्डनको हो म टी गार्डनमै काम गर्छु र मेरो जन्मस्थान पनि यहीँ नै हो अनि मेरो बाबाको नाउँ गोपाल लेप्चा हो अनि उहाँ बित्नुभयो उहाँ बितेको नौ दस साल भयो अनि मेरो घरमा आमा हुनुहुन्छ मेरो श्रीमती हुनुहुन्छ अनि मेरो दुईवटा छोरी छ अनि एउटा छोरा छ मेरो नाम पारस लेप्चा हो म टी गार्डनमै काम गर्छु अनि मेरो आमा पनि पहिला टी गार्डनमै काम गर्नुहुन्थ्यो उहाँ रिटायर हुनुभयो अनि बाबा पनि टी गार्डनमै काम गर्नुहुन्थ्यो उहाँ पनि रिटायर हुनुभयो अनि अहिले मेरो दाजुलाई मेरो आमाको काम दाजुलाई दिनुभएको छ र आमाको काम चाहिँ मलाई दिनुभएको छ र म टी गार्डनमै काम गर्छु